हाम्रो कागज र कलम अनि लेखनको विषयमा कुरा गर्नु पर्दा उहिलेदेखि नै कलम नै भन्थे कलमले नै लेख्थे कागजले हातले लेखेर नै चलाउँदै आएको रीति रिवाज दस्तुरहरू पनि कागजमै चलेर आयो अफिसको कागज पनि कागजमै चलेर आयो कागजमै लेखिएर चिना टिप्पणी पनि बनियो कागजमै लेखेर नै कुनै एउटा विषय वस्तुहरूको राखन धरन पनि गरियो पछि समयको फेरबदल सँग सँगै यो ल्यापटप मोबाइल फोन भन्ने चाहिँ निस्कयो अनि अहिले भने सजिलोको कारणले गर्दाखेरि चाहिँ मोबाइल फोनमा टेप गर्ने ल्यापटपमा हाल्ने अनि त्यहाँबाट फुत फुत थपक्क झिक्यो फुत्तै निकाल्ने थपक्क झिक्यो फुत्तै निकाल्ने चलन चाहिँ अहिले आयो तर मेरो विचारमा चाहिँ कागज ल्यापटप र त्यो मोबाइल फोन यो अहिलेको वैज्ञानिक उपकरणलाई मैले विरोध गरेको चाहिँ होइन तर मलाई सजिलो गहन र प्रगाढ गरी गहिरो गरी भासिने र पछिसम्म रही रहने चाहिँ कागज माथि कलम घुमाउने नै उचित हो कि जस्तो चाहिँ मलाई लाग्छ किनभने हाम्रा पुर्खाले एउटा बालक जन्मिने बित्तिकै भोजपत्र भन्थे त्यो भोजपत्रमा नानी जन्मिएको सबै कुरा लेखेर राखे पछि त्यसलाई आफ्नो आफ्नो दस्तुरको कुरा हो हाम्रो धर्ममा चाहिँ पूजा गरेर थपक्क राख्थे र बेला बेलामा त्यो चिज त्यसलाई चिना भनिन्थ्यो त्यो चिनालाई बाहिर निकालेर यो बालकको यो मान्छेको जन्म कहिले भएको यसको ग्रह फल कस्तो छ आउँदो दिनहरू कस्तो छ भनी त्यो चिनामा लेख लेखिन्थ्यो र सिपालुहरूले त्यो चिनाहरू हेरेर ज्योतिषीहरूले त्यो चिनाहरू हेरेर ग्रह फलहरू बताउँथे अहिले पनि ल्यापटपमा त्यस्तै छ फोन मोबाइलमा त्यस्तै छ मोबाइल फोन अथवा ल्यापटपमा त के भन्नु र जे कल्पना गर्यो त्यो सबै त्यही फोनमा अटँछ भनेर अहिले फोन खेलाउनेहरू भन्दैछन् नखेलाउनेहरूलाई चाहिँ हँ हो र भन्ने एउटा उदेकको कुराहरू मात्रै छ र हालै वर्षहरूमा लेखनमा कस्तो परिवर्तन आएको छ भन्ने कुराको जवाफ दिनु पर्दा चाहिँ लेखनमा परिवर्तन त आएको छैन तर लेखनबाट नै फोन र ल्यापटपमा आएको हो यसमा मलाई परिवर्तन आएको जस्तो चाहिँ अलिक लागेन नै आएको छ तिनै कागजबाट ल्यापटप र फोनमा ल्याएको त हो